हेलो कालिम्पोङ ट्राभल्स म एना हजुर भुटान हाउस नजिकबाट हजुर तपाईँकोबाट हिजो बेलुकी मैले क्याब बुक गरेको थिएँ हजुर आज बिहान आज अहिले आठ बजेको लागि हजुर हजुर हजुर तर अहिले हेर्नुहोस् त समय भइसकेको छ साढे नौ र तपाईँको क्याब अहिलेसम्म आएको छैन हजुर त्यही कारण चाहिँ म त्यो क्याब रद्द गर्न चाहन्छु किनभने म यहाँ मेरो आफ्नै कसैलाई भनिसकेको छु हो हजुर होइन यसरी होइन तपाईँहरू टाइममै समयमै आइदिनुभयो भने त केही छैन तर अहिले हेर्नुहोस् त आधा घन्टा पन्ध्र मिनट त केही छैन नि तर अहिले एक घन्टा आधा भइसक्यो र यत्रो समय बितिसकेको छ त्यही कारण त्यो क्याब चाहिँ म रद्द गर्न चाहन्छु हजुर हजुर हजुर मैले अर्को भनिसकेको छु हो अन्त अब म लाग्नु लागेको हजुर हजुर आउने समयमा चाहिँ यस्तो नहोस् भन्न चाहन्छु हजुर किनभने मानिसहरूले होइन टाइममा पुगिन्छ होला टाइममै सबै कुरो हुन्छ होला भनेर त एउटा विश्वासले तपाईँहरूको क्याब ट्याक्सी बुक गरेको हुन्छ नि त समयमा आइदिनुभएन भने समयमै तपाईँहरू आइपुग्नु भएन भने समयमै जानु गएनौँ भने हाम्रो कामहरू पनि त आधाकल्चो हुन्छ नि त हजुर र त्यो समयमै काम गर्नुको लागि चाहिँ अब तपाईँहरू पनि टाइम समय फलो गरिदिनुहोला हजुर हुन्छ आउनेवाला दिनमा फेरि गरौँला तर समयमै चाहिँ सबै कुरो गरिदिनुहोस् तपाईँहरूबाट हजुर हुन्छ हुन्छ ओके तपाईँको समयको लागि पनि धन्यवाद